हलौ हजुर म न्युट्रिसनिस्ट बोल्दैछु हजुर ए हजुर अँ भन्नुहोस् न

हजुर हजुर हजुर अब तपाईँ खेल्नु हुँदो रहेछ लन टेनिस भनेको त अब त्यसमा पुरा तागत चाहिन्छ तपाईँले नर्मल खाना मात्रै त खाएर हुँदैन अब त्यसको लागि तपाईँले अलिकति खानामा चेन्ज गर्नुपर्छ त हौ तपाईँले सब्जीहरू मसालाहरूको सब्जी खानु भएन बोयल खानुपर्छ अब तपाईँले बुझ्नुभएन मसला खानु हुँदैन नि तपाईँले उसिनेको सब्जीहरू खानुपर्छ बिहान ब्राउन राइस खानु जतिसक्दो तपाईँले ब्राउन राइस खानुपर्छ त्यो नर्मल राइस पनि खानु हुँदैन ब्राउन राइस खाएर अनि त्योसँग चाहिँ तपाईँले उसिनेको सब्जी खानुपऱ्यो अनि अन्डा तपाईँले बिहान चारवटा र बेलुका चारवटा गरेर खानुपर्छ तपाईँको उमेर कति हो अहिले तपाईँले बिहान यसो गर्नुहोस् न बिहान दुइटा बेलुका दुइटा उसिनेको अन्डा खानुहोस् तर अन्डा खाँदाखेरि चाहिँ भित्रको रानी चाहिँ खानु हुँदैन रानी खानु हुँदैन बाहिरको त्यो सेतो भाग हुन्छ त्यो मात्रै खानुपर्छ बुझ्नुभयो अनि यो फलफुल खानुपर्छ तपाईँले केरा खानुपऱ्यो दिनमा तिनवटा चारवटा केरा खानुहोस् त्यहाँदेखिन् एउटा त्यो बजारमा प्रोटिन पाउँछ कि प्रोटिनेक्स भन्छ त्यो खाँदा पनि हुन्छ तर त्यसको चाहिँ अब त्यो खायोपछि चाहिँ फेरि तपाईँले पुरै एक्सरसाइज गर्नुपर्छ नि किनभने त्यो होइन त्यो प्रोटिनेक्स भन्ने जुन चाहिँ हुन्छ त्यो खायोपछि चाहिँ तपाईँले एक घन्टाको हार्ड एक्सरसाइज गर्नुपर्छ नभए चाहिँ फेरि त्यसको उल्टा असर हुन्छ बुझ्नुभएन तर त्योभन्दा चाहिँ तपाईँले जत्तिसक्दो खानाहरू नै सब्जीहरूमा माछा मासु खानुपऱ्यो तर सबै उसिनेर खानुपर्छ है मसाला हालेर मसालामा मज्जाले पकाएर फेरि फ्राई गरेर त्यस्तो होइन नि माछा पनि उसिनेर खानुहोस् हुन्छ हुन्छ म एउ एउटा कल आउँदैछ म अहिले राखेँ ल एकछिन है